मैले चाहिँ सिलाइबुनाइ गर्नु त्यस्तो ट्रेनिङ त लिएको होइन तर पनि मैले चाहिँ कहाँबाट रुचि आयो र कहाँबाट सिकेको भन्दाखेरि चाहिँ हाम्रो चाहिँ जाडो जग्गा भएकोले सबैले आफ्नो आफ्नो जस्तो आफू आफू ल्याएर सबैले आफ्नो लागि लुगाहरू बुन्ने गर्छ र विशेष मैले स्कुलमा ह्यान्डवर्क बुझाउँदाखेरि चाहिँ कोही बेला मोजा कोही बेला टोपी या कोही बेला टेबल क्लोथहरू बनाएर चाहिँ लिएर जान्थेँ त्यही भएर त्यहाँदेखिको रुचि आएको र सबैले आफू आफू बुनेर लगाउँदाखेरि पनि मलाई पनि आफूले बुनेर लगाउनु रुचि लागेको हो